हाम्रो क्षेत्रमा पाइने कलेजहरू चाहिँ हाम्रो नजिकै कलेज चाहिँ गोरुबथान गभर्मेन्ट कलेज हो त्यो चाहिँ हाम्रो नजिकै हो त्यहाँनिर चाहिँ मेरो घरबाट मेरो नाना जानुहुन्छ मेरो गाउँघरबाट मेरो दादादिदीहरू जानुहुन्छ अन्त हाम्रो नाना चाहिँ हिस्ट्री कमर्स लिएको छ अन्त हाम्रो नाना बिहान नौ बजीतिर जानुहुन्छ अन्त अब बेलुका चार बजीतिर आउनुहुन्छ किनकि कोही बेला दस बजीदेखि क्लास हुन्छ कोही बेला दुई बजीदेखि कोही बेला तिन बजीदेखि क्लास हुन्छ त्यही भएर कोही बेला चार बजी आउनुहुन्छ घर कोही बेला पाँच बजी आउनुहुन्छ अन्त अर्को चाहिँ मालबजार गभर्मेन्ट कलेज हो त्यो चाहिँ अलिक टाढै पर्छ तर पनि हाम्रो गाउँघरबाट दिदीदादाहरू जानुहुन्छ त्यहाँ पढ्नु अन्त त्यहाँ पनि धेरै स्टुडेन्टहुरू हुनुहुन्छ अन्त अर्को चाहिँ हो कालिम्पोङ कालिम्पोङमा पनि कलेज हुन कलेज छ त्यहाँनिर पनि जानुहुन्छ हाम्रो गाउँघरबाट दिदीदादाहरू अन्त अर्को चाहिँ हो पेदोङ पेदोङमा पनि छ त्यहाँनिर पनि कलेज छ त्यहाँनिर पनि पढ्नुहुन्छ त्यहाँ पनि राम्रो छ कलेज त्यहाँ पनि दिदीदादाहरू हाम्रो गाउँको त होइन तर हाम्रो गाउँघरको अर्को गाउँ हाम्रो छिमेकी गाउँहरूबाट पनि जानुहुन्छ त्यहाँनिर पढ्नुको लागि